हेलो

ए के को लागि कल गर्नु भएको थियो होला हजुर हजुर हजुर हजुर हजुर हजुर ए अहिले हालैमा आलुको प्राइस चाहिँ अहिले बिस रुपियाँ केजी छ अनि तपाईँलाई कति चाहिएको हुन्छ अलिक मिलाएर दिइहाल्छु अनि कोपीको नि अहिले केजीको पच्चिस रुपियाँ गरेर छ अन्त प्याजको अहिले पन्ध्र रुपियाँ गरेर छ अनि लसुन चाहिँ अलिक महँगै छ अब अलिक अब आउनुभयो भने म मिलाएर दिइहाल्छु नि अनि खोर्सानी पनि अहिले चालिस रुपियाँ केजी पुगेको छ अन्त टमाटर त्यस्तै छ बिस केजी बिस रुपियाँ केजी अनि हाम् मेरोमा यता दार्जिलिङ साइडको उएसहरू छ नि भेजिटेबलहरू सब्जीहरू रायोको सागहरू भयो हो अनि हजुर म यता डाइरेक्ट दार्जिलिङबाट ल्याउँछु नि त अनि रायोको सागहरू पाउनुहुन्छ दस रुपियाँ मुठा गरेर हो अनि सिमरायोको सागहरू छ बिस रुपियाँ मुठा गरेर अनि फर्सीको मुन्टाहरू पाउनुहुन्छ अनि यता भएन फर्सीहरू अनि लौकाहरू त्यस्तोहरू पनि पाउनुहुन्छ अर्ग्यानिक यो सबै दार्जिलिङबाटै आएको हो नि त यतैबाट ल्याउने गर्छु म हजुर हजुर आउनुहोस् न अनि यसो घुम्दै हेर्दै हजुर बजारदेखि अलिकति भित्र पस्नुपर्छ स्ट्यान्डदेखि हजुर रा राजु सप भनिदिनु नि राजु सप राजु भेजिटेबल हजुर हजुर हुन्छ हुन्छ मेरो नाम मात्रै लिनु त्यहाँ मान्छेले बताइदिइहाल्छ यहाँ छ भनेर हुन्छ